बाहिर होटेल अथवा ढाबातिर चाहिँ कहिले काहीँ खानु रुचाउँछु होइन विशेष गरी विशेष कुरा किनभन्दा चाहिँ एउटा कुरा चाहिँ स्वाद हो होइन आफ्नो घरमा जसरी जुन स्वाद पाइन्छ त्यो होटेल अथवा ढाबामा पाइँदैन तथापि त्यो स्वास्थ्यको लागि राम्रो होस् वा नराम्रो तथापि होटेल र ढाबाका खानाहरूमा धेरै मसला मर मसलाहरू हालिन्छ जुन घरमा गरिँदैन अनि कहिले काहीँ खाने गर्छु अनि विशेष गरी त किन खाने गर्छु भन्दाखेरि एउटा त त्यही स्वादको विषय मात्र हो एउटा अनि कहि कहिले काहीँ साथीहरूसँग पनि गइन्छ अनि राम्रो समय निकालिन्छ त्यति हो